मैले फल को चाहिँ बिरूवा लगाउँछु किनकि यो धेरै नै फाइदामन्द हुन्छ यसमा चाहिँ बिमार भयो भने पनि फलफुलले गर्दा ताकतहरू पनि आउँछ अनि यो चाहिँ एकदमै टेसिलो पनि हुन्छ अनि मार्केटमा एकदम डिमान्डमा पनि हुन्छ फ्रेस फ्रुट भएको कारणले गर्दाखेरि धेरै कुरामा मदद हुन्छ हामीलाई अनि यसैले फलले गर्दाखेरि चाहिँ हामीले त्यसको रसहरू बनाएर खानु पनि सक् सक्छौँ अनि फलको बिरूवा रोपेको कारण चाहिँ मलाई चाहिँ फल खानु धेरै मन पर्छ अन्तखेरि त्यही एउटा कारण पनि हो गिफ्टहरू प्याक गरेर दिँदा पनि फलफुलले पनि ऊ यो गर्छ त्यसै कारणले म चाहिँ फलको बिरूवा चाहिँ लगाउँछु